हेलो हेलो सञ्जय चिकन सप हो यो ए म यता साङ्से कमानबाट बोलेको कि तपाईँकोमा अहिले चिकन कसरी छ हौ मेरो त्यस्तै भाइको बिहा छ कि भाइको बिहा छ त्यसले गर्दाखेरि चाहिएको छ तपाईँ भन्नुहोस् न रेट भन्नुहोस् कि ए जिउँदो है हजुर काटेको चाहिँ टू फिफ्टी मलाई चाहिँ अब त्यो भाइको बिहाको लागि चाहिएको कि त्यसले गर्दाखेरि काटेको त ल्याउनु अब बिग्रिन्छ होला है जिउँदै ल्याउँ भनेको अनि त्यस्तै म ल्याउँछु चालिस किलो पैँतालिस किलोसम्म ल्याउँछु कि दाम अलिकति मिल्छ कि भनेर नि मिलाइदिनुहुन्छ हजुर त्यही त अब कहाँबाट ल्याउनु भएको यो सिलगडीतिरबाट त ल्याउनु भएको हो कि यता गाउँमै पालेको कि हजुर हजुर हजुर ए सिलगडीबाटै आउँदैछ मलाई चाहिँ यता गाउँतिर पालेको यसो चाहिएको त्यस्तो खाल्के चाहिएको थियो हो त्यो त अब अँ गाउँतिर त्यति पाल्दैन नि त है कोही बेला चाहिँ तपाईँको दोकानमा आउँछ हरे गाउँमा पालेको पनि आउँछ हरे भनेर सुनिँदैथ्यो सोधिहेरेको नि अनि ए हजुर अनि नि तपाईँ अब त्यहाँबाट यहाँ कि हामी आउनुपर्छ कि ल्याउनु डेलिभर गरिदिनुहुन्छ तपाईँले गरिदिन्छ है त्यसको एक्स्ट्रा चार्जहरू लिनुहुन्छ कि अलिअलि लाग्छ मतलब अब त्यस्तै अब अब मैले अब पैँतालिस किलो ल्याएँ भनेदेखिलाई होइन अब स्कुटीतिर हुँदैन होला एउटा भ्यान स्यान नै चाहियो होइन त्यसको लागि त त्यो गाडी भाडा चाहिँ मैले दिनुपऱ्यो नि डल्लै दिनुपऱ्यो

गाडी भाडा चाहिँ अच्छा अच्छा त्यही छ ठिक छ त्यसो भनेदेखिलाई मलाई नि मलाई त्यस्तै बिस तारिकतिर चाहिएको छ कि बिस तारिक चाहिएको छ एक्काइस तारिक भाइको अब बिहा छ त्यसले गर्दाखेरि बिस तारिक बेलुका चाहिँ तपाईँ आफै गाडी मिलाएर तपाईँकै त्यहाँमाथिबाटै पठाइदिनोस् हो पठाइदिनोस् के कति लाग्छ कसो लाग्छ बेलुका त्यही गाडीमा म पेमेन्ट पठाइदिन्छु नि त तपाईँलाई ल तर यसो गरौँ है अब तपाईँले वान फिफ्टी भन्नु हुँदैछ होइन त्यस्तै मलाई वान थर्टीतिर मिलाइदिनोस् कि वान हुन्छ मिल्यो मिल्छ है एकदमै मिल्छ होइन हुन्छ हुन्छ भाडा त म दिइहाल्छु केही छैन हुन्छ म त्यसो भए तपाईँलाई नि उन्नाइस तारिकतिर फोन गर्छु नि ल उन्नाइस तारिक अथवा बिस तारिक फोन गर्छु नि ल हुन्छ हुन्छ धन्यवाद